मैले हप्तादिन अगाडि एमाजोनबाट हप्ता दिन नै होला सायद हप्ता दिन जस्तो अगाडि एमाजोनबाट मैले जिन्स पेन्ट अर्डर गरेको थिएँ थर्टी टू साइजको अनि त्यसमा तपाईँको जिन्स पेन्टमा बाई वन गेट वन फ्रीको अफर पनि थियो अनि त्यसको दाम तपाईँको मोटा त्यसमा तेह्र सय थ्री एक्चुवलमा भनौँ भन्यो भने बाह्र सय निनानब्बेको पेन्ट थियो तेह्र सय नै भनौँ न है अन्त त्यसमा बाई वन गेट वन फ्री थियो लिभाइसको अनि त्यसको त्यो मोटामोटी मलाई कति दिन लाग्यो भन्दाखेरि हप्ता दिनमा मेरो घरमा डेलिभर भइहालेको थियो एमाजोनबाट अनि मैले त्यो पेन्ट हेरेँ अनि पेन्ट त एकदमै साइज जुन चाहिँ कम्पनीले मेन्सन गरेको थियो थर्टी टू भनेर है त्यो थर्टी टूकै हिसाबले नै आएको रहेछ आउनु चाहिँ बाई वन गेट वन फ्री थियो अनि मटेरियल्स पनि त्यस्तो खासै राम्रो पनि होइन अब नराम्रो पनि भन्नु त सक्दिनँ होइन ठिकैको थियो अब यो दाममा यतिको तपाईँको अब तेह्र सयमा बाई वन गेट वन फ्री भएर दुइटा आयो यतिको त अब ठिकै हो भनौँ न होइन अब यो दाममा त अनि त्यो मैले लगाएँ पनि अनि त्यसको कलर कति प्रायः जस्तो जिन्स प्यान्टहरूको चाहिँ अब एकखेप दुईखेप धुँदाखेरि कलर गइहाल्छ तर त्यो प्यान्टको जुन चाहिँ मैले एमाजोनबाट मगाएको थिए हिजो अस्ति जुन चाहिँ हप्ता दिन अगाडि मेरोमा आएको थियो त्यो प्यान्टको चाहिँ अब त्यस्तो रङ पनि गएन मोटामोटी अब क त्यसको मटेरियल्स पनि अब कटन खालको थियो लाउनुमा पनि एकदमै अब कम्फोर्टेबल लाग्यो मलाई चाहिँ यो पेन्टको चाहिँ अब अनि यही दाममा मैले अरू जग्गा पनि हेर्नु चाहिँ हेरेको थिएँ मिन्त्रा फ्लिपकार्ट स्न्यापडिलहरूमा पनि हेरेको थिएँ अन्त यो प्यान्ट त्यसमा तपाईँको चौध सयहरू थियो चौध सय पन्ध्र सय अनि कतिवटा फ्लिपकार्टमा चाहिँ त्यसको अफ अब जस्तै बाई वन गेट वन फ्री यता जुन चाहिँ एमाजोनबाट मैले मगाएको थिएँ हो त्यस्तो खालको चाहिँ थिएन त्यसमा चाहिँ एउटाको तपाईँको सोह्र सय गरेर चाहिँ बेच्दै थियो फ्लिपकार्टबाट अनि त्यसमा चाहिँ अब सो आठ सय रुपियाँमा एउटा मात्रै थियो अनि यता तपाईँको एमाजोनमा तेह्र सय रुपियाँमा बाह्र सय निनानब्बेमा बाई वन गेट वन फ्री दुइटा आइरहेको थियो अनि मैले त्यो यता एमाजोनबाटै नै मलाई सस्तो पर्यो अनि एमाजनबाटै मैले किनेँ है अहिलेसम्मको अब मलाई मेरो रिभ्यू चाहिँ यतिकोमा चाहिँ फाइभ स्टारमा चाहिँ म फोरसम्म चाहिँ दिनसक्छु अनि यो दाममा यत्तिको तपाईँको अब एमाजोनले चाहिँ राम्रै पठाएको फ्लिपकार्ट मिन्त्राहरू भन्दाखेरि चाहिँ फ्लिपकार्ट र मिन्त्रामा महँगो पनि थियो एमाजोनमा अलिकति सस्तो थियो र मटेरियल्स पनि राम्रै कटनको पठाएको रहेछ साइज पनि एकदमै ठिक छ अनि सायद अ अझै दुई तिन खेप धो लगाएर धोएपछि चाहिँ सायद अलिअलि रङ जान्छ होला तर एकताल दुईताल धुँदाखेरि चाहिँ यो यसमा कुनै पनि डिफेक्ट छैन रहेछ क्या अन्त ओभरअल मेरो एक्सपेरियन्स चाहिँ अहिलेसम्मको अब एमाजोनमा पहिला पनि मैले मगाएको थिएँ पहिला पनि योभन्दा अगाडि धेरैवटा चिज मगाएको थिएँ लुगा मगाएको थिएँ प्यान्ट मगाएको थिएँ जस्तै टी सर्ट भयो होइन अरू चिजहरू पनि मगाएको थिएँ त्यो समयमा पनि एकदमै राम्रो पठाएको थियो एमाजोनले अनि योपालि पनि एकदमै राम्रो पठाएको रहेछ अनि यसमा चाहिँ म एकदमै खुसी छु अनि फ्लिपकार्टमा पनि मैले हेरेको थिएँ फ्लिपकार्ट मिन्त्रा अरू साइटमा पनि अरू साइटमा पनि अब सायद राम्रै होला तर म अहिलेसम्म चाहिँ अब प्रायः जस्तो चाहिँ म चाहिँ फर्स्टमा चाहिँ एमाजोनमै हेर्दैछु र एमाजोनबाटै मैले मगाइरहेको छु अनि एमाजोनबाट आएको सामानहरू अहिलेसम्म चाहिँ अब सही नै आइरहेको छ तपाईँको साइज भनौँ कलर भनौँ त्यहाँ दिएको फोटोको अनुसारमै आउँछ कलर निलो भन्यो भने निलै पठाएको छ अहिलेसम्म चाहिँ अहिलेसम्मको मेरो एक्सपेरियन्स चाहिँ एकदमै राम्रो बितेको छ एमाजोनमा चाहिँ